हजुर तपाईँको नानीको नाम के होला तपाईँको नानीको रोल नम्बर तपाँईको नानी कहिलेदेखि बिमार भएको तपाईँले हस्पिटल देखाउनुभयो तपाईँले छिट्टो गरेर हस्पिटल लगिदिनुहोस् नानीलाई हेलो तपाईँको नानी एक दुई दिन स्कुल नपठाई दिनुहोस् ल हजुर होइन तपाईँको नानी जहिलेसम्म ठिक हुँदैन नल्याई दिनुहोस् न स्कुल अरू नानीहरूलाई पनि सर्नुसक्छ कि अन

हुन्छ तपाँईहरूले उसको साथीकोबाट नोट्सहरू लेख्दा हुन्छ नि तपाईँ तर तपाईँ स्कुल आउँदाखेरि चाहिँ प्रिन्सिपललाई चाहिँ एप्लिकेसन चाहिँ एप्लिकेसन र डक्टरको त्यो पेपर चाहिँ देखाउनुहोस् न